अहिले हाम्रो घरमा एलपीजी ग्यासको कनेक्सन छ यसले धेरै सहायता पुऱ्याएको छ र हामीलाई सुबिस्ता पनि भएको छ दाउरा दाउरा चलाउँदा जस्तो हुँदैन अहिले हामीलाई धेरै सजिलो पनि हुन्छ गरम हुँदैन पहिला दाउरा चलाउँदाखेरि पुरा धेरै गरम हुन्थ्यो पानी झरीमा दाउरा सुकेको हुन्थिएन आगो बाल्नु हामीलाई धेरै कष्ट हुन्थ्यो फेरि दाउरा खोज्नुको लागि हामी जङ्गलहरूतिर जानुपर्ने हाम्रो जङ्गल बनपाखाहरू धेरै मासेर गोइसकेको थियो अहिले ग्यास चलाएको कारणले गर्दाखेरि हामीलाई धेरै हरियो हरियोहरू देख्नु पाउँछौँ दाउराहरूको कारण दाउराहरू धेरै असुबिस्ता भएको कारण चाहिँ हाम्रो दाउराहरू सबै जग्गा उपलब्ध हुँदैन हामीले धेरै टाढो टाढो जङ्गलहरू जान् जानुपर्छ त्यसमा अब पशु साँपहरूको पनि हामीलाई डर हुन्थ्यो अहिलेघरी ग्यासले गर्दाखेरि हामीले एकै छिटो खानेकुरा पकाएर खानु पनि सक्छौँ हामीलाई कष्टहरू हुँदैन र धेरै अब हाम्रो घरतिर मान्छे नभएको कारणमा अब एक्लै छ भने पनि पकाएर खानुसक्छ जसले बुढोदेखि लिएर नानीहरू पनि त्यसमा युज गर्नु अलिकति सजिलै हुन्छ दाउरामा अब पहिलातिर डर हुन्थ्यो धुवाँहरूले गर्दाखेरि मान्छेहरू बिमारहरू हुने बिमारहरू हुने अन्त अब त्यसमा कतिजानाले धेरै घटनाहरू पनि घट्थ्यो त्यसमा मट्टीलतेलहरू युज गर्नुपर्दाखेरि त्यस नराम्रो नराम्रो घटनाहरू पनि भयो त्यसले गर्दा अहिले क् ग्यासले गर्दाखेरि हामीलाई सुबिस्ता धेरै भन्दा नि धेरै सुबिस्ता भएको छ